हेलो हो त म भर्खर भर्खर लागेको हौ नानी त्यति पुरानो त होइन यस्तै वर्ष दिनको छेउछाउ चाहिँ भयो होला पाइन्छ तर नानीहरू चाहिँ कहाँबाट आउने हो कुन्नि ए हुन्छ हुन्छ पाइन्छ मङमायापट्टिबाट चाहिँ अलिक लामो बाटो पर्छ कि तकलिङमा तकलिङतिरबाट घुमेर आउनु नि त्यहाँबाट हुन्छ हुन्छ हुन्छ यहाँबाट समयकै कुरा गर्नुपर्दा गाडी जाम भएन भने त डेढ दुई घन्टामा पुगिन्छ नै जाम भयो भने चाहिँ अलिक ढिलै हुन्छ धेरै ढिलो हुन्छ पाइन्छ पाइन्छ पाइन्छ तर गाउँ भएकोले गर्दाखेरि चाहिँ अलिक गाउँ भएकोले गर्दा अलिक टाढा टाढै जस्तो पर्छ सहर बजार चाहिँ होइनन् त पाइन्छ पाइन्छ बस्ती एरिया हो यहाँ त खेतीपातीहरू गर्ने बस्तु बस्तु र खेतीपातीमा चाहिँ यहाँको मान्छेहरू रमाउँछन् अ अहिले चाहिँ यहाँ हिउँदे सब्जीहरू पाइन्छ जस्तै अब सिमी बोडी साग हौ त्यस्तै त्यस्तैहरू चाहिँ पाइन्छ हो सागको चाहिँ अलिक छ आउँदैछ बेला भनौँ अरू पाइन्छ पाइन्छ फलफुलहरूमा यहाँ कहाँ सुन् यहाँ चाहिँ सुन्तला चाहिँ पाइँदैन आँप केरा अम्बक भोगटे नसपती त्यस्तैहरू चाहिँ पाइन्छ स्विमिङ पुल भनेको त्यो मान्छे पौडी खेल्ने पोखरी भनेको नानी त्यो पाइन्छ यहाँ छ कता कता छ यहाँ चाहिँ अलि माथि पनि छ अलिक तल र तल्लो गाउँमा पनि छ हो टाढो नजिक छ छ छ ठुलो सानो छ ए हुन्छ हुन्छ हुन्छ दस तारिक हुन्छ हुन्छ हुन्छ हुन्छ यही नम्बरमा थपक्क फोन गर्नुहोस् म टाढा नजिक देखाइदिन्छु नि होमस्टे यता छ भनेर हुन्छ हुन्छ